हेलो अघि मैले त्यहाँनेरि नान र चिकन अर्डर गरेको थिएँ नि दुई दुई प्लेट त्यो अलिकति बढाउनुपर्ने छ अलिक साथीभाइ आयो कि अघि दुई प्लेट नानको बद्ली चार प्लेट गरिदिनुहोस् अनि दुई प्लेट चिकनको बद्ली चाहिँ चार प्लेट गरिदिनुहोस् न ल हुन्छ